कार्यस्थलमा हुने झगडा भन्नाले चाहिँ अब जस्तो कार्यस्थल भन्नाले कुनै पनि ठाउँ हुनसक्छ है जस्तो म काम गर्ने ठाउँ पनि हुनसक्छ स अथवा एउटा समाज घरभित्र पनि झगडा हुनसक्छ अब हाम्रो जस्तो एसएचजी ग्रुप छ है एसएचजी ग्रुपभित्र पनि हामी आठ नौ दसजनाको ग्रुप छौँ र यो भित्र पनि अब कत्तिजनाको मन र सबैको मन एउटै हुँदैन होइन कोही अब केही एउटाले भन्दाखेरि अर्कोले नसुन्ने हुँदैन त्यो त भन्नेखाल्के पनि हुन्छ र डिस्कसनहरू पनि हुनसक्छ र झगडा पनि हुनसक्छ र हामीलाई र समाजमा पनि कुनै कुराले गर्दाखेरि झगडा उत्पन्न हुन पनि सक्छ है किनभने सबै मान्छे सबै औँला समान हुँदैन किनभने एउटा औँला ठुलो हुन्छ त एउटा सानो हुन्छ है कतिवटा कुरामा त्यो हुन्छ एउटा मान्छेको जमघट जहाँ हुन्छ त्यहाँ केही न केही त हुन्छै हुन्छ है तर हामी त्यसलाई कसरी सम्हाल्नुपर्छ भने चाहिँ अब हामीले किनभने सबै आगै आगो भयो भने त त्यहाँनिर अझै ठुलो आगो बलेर जान्छ है एउटा आगो भयो भने अर्को पानी हुनु चाहिँ हामीले जान्नुपर्छ है कस्तो प्रकारले हुन्छ त्यो झगडा के प्रकारको झगडा त्यहाँ सुरु भएको छ है त्यो झगडालाई हामीले कस्तो प्रकारले सम्झाइ बुझाइ गरेर हुन्छ कि के गरेर हुन्छ कि त्यसलाई हामीले शान्त गराउनु चाहिँ सक्नुपर्छ है अन्त हामीले अब कुन कुरा राइट छ र कुन चाहिँ रङ् छ त्यो छुट्टाउनु पनि हामीले सक्नुपर्छ र मेरो यसमा सोचाइमा चाहिँ अब जुन कुरा राइट हुन्छ जुन कुरा सत्य हुन्छ हामीले त्यसलाई नै साथ दिनुपर्छ र सम्झाइ बुझाइ गरेर कसरी हुन्छ त्यो सत्यलाई नै हामीले सठिक मानेर चाहिँ हामी त्यो झगडालाई शान्त गर्ने प्रयास गर्नुपर्छ